नेपाली भाषाले भारतका विभिन्न भागहरूमाझ सांस्कृतिक आदन प्रदान र सञ्चार त्यस्तो राम्रो प्रकारले गर्नु सकेको छैन जस्तो लाग्छ किनभने मलाई यो लाग्दछ कि हाम्रो भाषा बोल्ने जिल्लाहरू धेरै कम्ती छन् भारतमा हामीले हेऱ्यौँ भने सिक्किम मात्र एउटा एकलौतो स्टेट हो जहाँ नेपाली भाषा मेजोरिटी मानिसहरूले बोल्दछ हनि हाम्रो वेस्ट बङ्गालमा हेऱ्यौँ भने नर्थ बङ्गाल एरिया जहाँ चाहिँ हाम्रो यो पहाडी क्षेत्रहरू पर्दछ जस्तै कालिम्पोङ दार्जिलिङ अनि तराईहरू डुवर्स हरूमा नेपाली भाषा बोल्ने गर्दछ र यो हाम्रो नेपाली भाषाको सञ्चार चाहिँ भारतको अरू स्टेटहेरूमा अरू जिल्लाहरूमा हुनु त भइरहेको छ तर अरू भाषाहरूसित हामीले कम्पेयर गऱ्यौँ भने त्यति अरू भाषाहरू जति चाहिँ हाम्रो भाषाले त्यो क्षमता चाहिँ पक्रिनु सकेको छैन र म आशा गर्दछु कि आउँदो दिनहरूमा हाम्रो भाषाले पनि अरू भाषा झैँ भारतको स्टेटहरूमा सञ्चार पक्रिएर है नेपाली सांस्कृतिक आदान प्रदान गर्नेछ

हाम्रो भूमिका छ यसमा कि हामीले नेपाली भाषालाई अझै बढ्ता बनाएर बढी बनाएर अरू जग्गाहरूमा भारतको भिन्न भिन्न कुनाहरूमा पुऱ्याएर नेपाली भाषाको आदान प्रदान र सञ्चार गर्नुको लागि हामीले केही गर्नेछौँ भनेर म त्यो विश्वास गर्दछु है